हजुर हो पक्कै हो यो अब जाति र धर्मको लाभ र अब नाममा चाहिँ अब है व्यक्तिहरू अब राजनैतिक अब व्यक्तिहरू धेरै छन् अब म नाम लिन चाहिँ चाहदिनँ अब भन्नुपर्दा चाहिँ अब धेरै अब यस्ता अब राजनैतिक अब है राजनैतिक को उयेसमा हैन आडमा काम गर्ने अब मान्छेहरू चाहिँ धेरै छन् अनि मलाई चाहिँ यस्तो लाग्छ कि अब राजनैतिक को राजनैतिक गर्नेहरूको अब काम चाहिँ यस्तो हो खासमा चाहिँ है अब जस्तै अब बाटोघाटोहरू अब है बिजुली बत्ती भयो उहाँले चाहिँ यो यसको विषयमा अब राम्रो काम गर्ने राम्रो काम गर्नुपर्ने हुन्छ है जस्तै अब पानीको भयो है समस्याहरू धेरै छन् अब है जस्तै अब मेन चाहिँ बिमारी मान्छेहरू अब अहिले पनि अब बाटोघाटो अब बाटोघाटोको अब

काम चाहिँ राम्रो गर्नुपऱ्यो उहाँहरूले है जस्तै अब त्यही हो अब बाटोघाटो पानी है पानीको पैह्रो हजुर यसलाई यो कुराहरूलाई चाहिँ अब उहाँहरूले ध्यान ध्यान दिनुपऱ्यो है हजुर यसको उयेस विषयमा म यही भन्न चाहन्छु